हजुर गत वर्ष दुई हजार एक्काइसमा हामी सपरिवार लद्धाख घुम्न गएका थियौँ भारत भित्रकै लद्धाख घुम्न गएका थियौँ र यात्रा गर्दाखेरि यात्राको प्रयोजनको कुरा गर्दा हामीले पहिलादेखि नै वहाँ लद्धाखमा यु ट्युब अनुसार वा गुगलबाट हामीले धेरै इन्फरमेसनहरू कलेक्ट गरेको थियौँ र त्यही अनुरूप हामीले हाम्रो प्लान बनाएको थियौँ परियोजना तयार गरिएको थियो थियौँ र हामीले सर्वप्रथम त टिकट हेऱ्यौँ टिकट साथै वहाँ गएर पाँच दिनको हाम्रो घुम्ने यात्राको परियोजना बनाएको थियौँ र यसै अनुरूप हामीले दिन एक दिनमा कुन चाहिँ कुन चाहिँ ठाउँहरू घुम्न सकिन्छ कतिको डिसटेन्स कभर गर्न सकिन्छ त्यही सुविधा अनुसार हामीले होटेलहरूको व्यवस्था गरेका थियौँ हामी यहीँबाट नै अघि देखि नै होटेलहरू सबै बुक गरेेर गएका थियौँ